विशेष ग्रामीण क्षेत्रहरूको कृषकहरूलाई कुनै पनि कृषि क्षेत्रमा काम गर्दाखेरि प्राय जस्तो

प्राय जस्तो किसानहरूलाई चुनौती नै चुनौतीपूर्ण नै हुन्छ किनभने विशेष गरी हाम्रो यहाँ पाहाडमा एग्रिकल्चर जुन कृषि क्षेत्र छ त्यो कृषि क्षेत्रलाई त्यति बिघ्न महत्त्व नदिएको जस्तो लाग्छ मलाई किनभने जो किनभने अब सोचाइ यस्तो होला पाहाडको कृषि उत्पादनले

त्यति खासै अब यो उन्नति गर्दैन भन्ने एउटा यो सानै एउटा डिस्ट्रिक्ट त हो भन्ने हिसाबको हो हो कि जस्तो पनि लाग्छ मलाई किनभने कुनै पनि क्षेत्रको लाई विकास गर्नुको लागि सरकारले कुनै पनि माध्यमबाट लोनसोन भयो कुनै पनि बिउ बिरुवाहरू दिएर प्रकृतिक प्रकोपहरूतिरबाट कम्पनसेसनहरू दिएर जस्तै कीटनाशक कुराहरू भयो धेरै कुराहरूबाट कृषकहरूलाई उँभो उठाउनु सक् सक्छ तर अहिलेसम्म त्यो सब भएको छ जस्तो मलाई लाग्दैन त्यसले गर्दाखेरि कृषकहरूलाई चुनौती नै छ जस्तै कुनै पनि कृषकले एउटा कुनै पनि फसल सुरु गर्नुभन्दा पहिला उसलाई सर्वप्रथम जमिन चाहिन्छ जमिन भएपछि उसलाई त्यसमा बिउ बिरुवा चाहियो फेन्सिङ गर्नुपर्यो हट हाउस बनाउनुपर्यो यस्तो कतिवटा थुप्रै कुराहरू छ त्यसले गर्दाखेरि अब हाम्रो यहाँ पाहाडमा त्यस्तो एग्रिकल्चरलाई हट हाउस बनाएर फेन्सिङ लगाएर कीटनाशक दबाईहरू दिएर गरेको चाहिँ मैले देखेको छुइनँ प्लेन मधेस साइडमा अब थुप्रै देखिन्छ त्यहाँ यहाँ भन्दाखेरि बेसी पनि हुन्छ त्यहाँतिर गभर्नमेन्टले लोनहरू सेङ्सनहरू गरिदिन्छ तर हाम्रो पाहाडमा चाहिँ त्यो सब छैन यहाँ कोही बेला मौसम पानी परेपछि कोही बेला आवश्यकताभन्दा बेसी पानी पर्छ सबै बिउ बिउ बिरुवाहरू सढिएर कुवाएर जान्छ कोही बेला घाम लागेपछि त्यस्तै घाम बेसी भएर तर त्यसको लागि चाहिँ कृषकहरूले धेरै चुनौती गर्नुपर्छ जस्तै त्यस्तो समस्याहरूलाई समाधान गर्नुको लागि हट हाउसहरू जस्तो गरेर नभए ठुलो कम्पाउन्डलाई फेन्सिङसेन्सिङ गरेर जस्तै बाहिर बाहिरबाट आउने जस्तै जानवरहरू यिनीहरूले कतिवटा खेतबारी बिगारिदिन्छ अन्नबाली बिगारिदिन्छ यस्तोहरू सुरक्षाको लागि वरिपरि फेन्सिङ गरेर खेती किसान र गर्नुसक्यो भने कृषकहरूलाई धेरै फाइदा हुन्छ र पाहाडका जति पनि किसानहरू छन् यो समस्याहरूलाई चाहिँ झेलिरहेकै छ जस्तै चियाबारीमा काम गर्ने वर्कर्सहरू भयो उहाँहरूलाई पनि त्यस्तै छ समस्या बस्तीहरूमा पनि प्राय त्यस्तै छ समस्याहरू चियाबारीतिर पनि अब खेतीबारी गर्छ त्यहाँ पनि त्यस्तै हो अन्य जङ्गली जानवरहरू बँदेल चितुवा आदि लागेर चितुवा दुम्सी खरायो यस्तोहरूले अन्नबाली खाएर नष्ट गरिदिन्छ अन्त त्यसले गर्दाखेरि मेरो सोचाइमा चाहिँ यो चुनौतीलाई अब हामीले समाप्त गर्नु हो भने चाहिँ सरकारको पक्षबाट कुनै पनि पहलहरू हुनुसक्यो भने एकदमै राम्रो हुन्छ र यो चुनौतीहरूलाई साम्य बनाएर लानुसकिन्छ र आर्थिक सहयोगको विषयमा भन्नुपर्दाखेरि आर्थिक सहयोग चाहिँ अब हाम्रो पाहाडमा

कसै कसै बस्तीतिरकोहरूले सायद पाउँछ होला लोनहरू तर म चाहिँ एउटा टी गार्डेनमा बस्ने भएको हुनाले गर्दा लोन चाहिँ अहिलेसम्म पाएको चाहिँ सुनेको छुइनँ र विशेष गरी गभर्नमेन्ट पक्षबाट लोनहरू सेङ्सन भयो भने र हामीले उब्जाएको जुन फसलहरू छ त्यो फसलले राम्रोसँगले मार्जिन पाएर रेटमा राम्रो रेटमा बेच्नुसक्यौँ भने कृषकहरूलाई धेरै उन्नति भएर जान्छ तर यो सब हाम्रो पाहाडमा त्यो त्यो सब छैन है प्रत्येक कुरो कृषकहरूले उत्पादन गरे तापनि सस्तो भाउमा सस्तो रेटमा बेच्नुपर्ने हुन्छ र यहाँको भौगोलिक हिसाब पाहाडमा राम्रोसँगले एग्रिकल्चर डिपार्ट कृषि विभागलाई अलिकति सरकारी पक्षबाट अलिकति राम्रो उत्कृष्ट बनाउनु पहल गरे एकदमै राम्रो हुन्छ र सरकारले पाहाडको कृषि विभागलाई उत्कृष्ट गरोस् र गर्नुपर्छ भन्ने पनि सोच्छु म अनि यहाँ अब पाहाडमा त्यही हो खेतीबारी जुन पनि सागसब्जीहरू हुन्छ यहाँको वातावरण यहाँको हावापानी एकदम भए भएको हुनाले गर्दाखेरि यहाँ राम्रो उत्पादनहरू गर्नुसकिन्छ यदि सरकार पक्षबाट चाहिँ यहाँको कृषकहरूलाई सहयोग राशिको हिसाबले लोनहरू सेङ्सन हुनुसके कुनै पनि सरकारी पक्षबाट राम्रोसँगले कृषकहरूलाई ट्रेनिङहरू गराएर कुनै पनि बिउ बिरुवा रोप्नु कुनै पनि फार्मिङहरू गर्नुको लागि ट्रेनिङस्रेनिङहरू गराएर गरायो भने एकदमै राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ